ए मसँग चाहिँ गुप्त कुराहरू के छ भन्नुको कारण चाहिँ ल्वाङ छ अलैँची छ गरम मसाला छ जाइदाना मरिच हो यस्तहरू चाहिँ ल्याएर राखिराखेको हुनाले अनि खिरहरू बनाउँदाखेरि चाहिँ पिसेर त्यसलाई नै हाल्ने गरेको छ अन्त त्यस्तो हालेर त्यो माथि चिनी हाल्छौँ घिउ हाल्छौँ त्यहाँदेखि खानुलाई पनि स्वादिष्ट हुन्छ मिठो हुन्छ सबले मन पराउँछन् त्यस्तै खाने गरेको छ त्यसरी नै हाल्ने गरेको छ त्यो माथि एउटा दबाई बनाउने मसाला पनि पाउँछ ठुलो ओखती पाखनबेत अनि त्यस्तोहरू हालेर सोपहरू धानजिराहरू हालेर दबाई बनाउँछौँ दबाई बनाएर खाँ खाँदाखेरि जिउहरू दुःखेकोहरू पनि राम्रो हुन्छ त्यस्तो पनि ल्याएर राख्ने गरेको छ बनाउने गरेको छ दबाई बनाएर खाने गरेको छ मह चाहिन्छ घिउ चाहिन्छ चिनी चाहिन्छ दबाई बनाउँदा त्यस्तैहरू बनाएर खाने गरेको छ बेला बेला